हेलो तपाईँको मेनुमा के के छ होला है फ्राइड राइस प्राइजहरू कति छ होला है तिनीहरूको ऊ यो प्याकहरू हुन्छ चिकन चाउमिन ए ऊ यो दुई ऊ यो चाहिँ दुई प्लेट चाहिँ प्याक गरिदिनुहोस् हो अनि एक ऊ यो चाहिँ ल्याइदिनुहोस् न मलाई यहाँ सोल माइल ऊ यसमा न्यु राइडमुनि हजुर

अरू लेग पिस ऊ यो कसरी हो दुइटालाई सत्तरी भन्नुभएको ए हजुर उसो भने त्यो पनि प्याक गरेर पठाइदिनुहोस् न है ऊ यो कोक ऊ यो एक बोतल गरिदिनुहोस् न हजुर आइपुग्नु कति जस्तो लाग्छ होला है ए हजुर ए हजुर अनि त पेमेन्ट चाहिँ अनलाइन गर्नु कि क्यास हुन्छ हाथोहाथी ए हुन्छ हुन्छ हेलो सुन्नुभयो ए हुन्छ हुन्छ थ्याङ्क यु हुन्छ